एक महिना अगाडिको कुरा हो यो है मलाई चाहिँ चित्र बनाउनु पुरा इच्छा लाग्ने गर्छ है अनि हाम्रो गाउँ पनि है चित्र बनाउने कम्पिटिसन हुँदैथ्यो है अनि अभाग्यावस मेरो दादा है लाई जन्डिसले पक्रिएर बिमार भएको हुनाले दादा हस्पिटलमा एड्मिट हुनुहुन्थ्यो है अनि म दादासित नै बसिदिएको थिएँ है अनि मैले त्यसको चित्रलेखन कम्पिटिसन कहिले हो भनेर हेर्दाखेरि चाहिँ डेट चाहिँ त्यस्को भोलिपल्टको थियो है अनि मलाई चाहिँ अन्त अबो के गर्नु गर्नु भएर चाहिँ मैले चाहिँ आँट गरेर है जसो तसो गरेर पनि सामान जोडेर है यता र उता गरेर

दोस्रो स्थानमा आएँ है अनि म त्यसमा स्याटिसफाइड पनि छु किनभने मैले प्र्याक्टिस बिना नै गरेको थिएँ है त्यो अनि त्यसमा मलाई मेरो अर्को दाजुलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चहान्छु है किनभने चाहिँ म त्यसमा त्यस कम्पिटिसनमा भाग लिन सक्थिनँ होला किनभने मो दादासँग बसिदिएको थिएँ है अन्त म चित्र कोर्न जान्छु भन्दाखेरि चाहिँ मेरो अर्को दादा आएर चाहिँ दादासँग बसिदिनुभयो है अनि त्यस त्यसरी नै म मेरो म विजयी भएर गए है त्यस कम्पिटिसनमा